मेरो क्षेत्रका विधायक बी पी बजगाईँ हुन् सांसद राजु बिष्ट अनि पञ्चयात प्रधान सुस्मिता शेर्पा हुन् उनीहरूसँग उनीहरूसँग अन्तर्क्रिया गर्ने कुरा त धेरै टाडाको हो उनीहरूसँग अहिलेसम्म भेट पनि भएको छैन विधायक बि पि बजगाईँ त हाम्रो क्षेत्र नघुमिकनै भोट चुनाउ जितेर विधायक बनेका हुन् राजु बिष्ट हावा हावामा उडेर हिँडि हिँड्छन् कहिल्यै उत्रेर अन्तर्रक्रिया गर्ने उसकोमा समय र फुर्सद हुँदैन साधारण मानिससम्म आइपुग्ने उनीहरूकोमा सायदै अहिलेसम्म त्यो साधन बनिसकेको छैन जस्तो लाग्छ र उनीहरूले गरेको काम होलान् कति क्षेत्रमा गरेका होलान् तर हाम्रो क्षेत्रमा दार्जिलिङको हाम्रो पेशोक क्षेत्रमा चाहिँ अहिलेसम्म त्यस्तो केही प्रभावकारी काम मैले देखेको छुइनँ र म यसबारेमा आफ्नो अनुभव पनि बताउन सक्तिनँ